र त्यसरी नै अस्ति एउटा फेरि कमिज किनेको थिएँ तर त्यो कमिज चाहिँ मैले भनेको जस्तो थएन है त्यो एकदमै कच्चा थियो सिलाइ गर्नु पनि त्यसको साइज पनि मलाई त भएन र मैले जब त्यसको त्यसलाई लगाएर ऐनामा हेरेँ त्यसले मलाई सुहाएको जस्तो पनि लागेन र त्यो कमिज चाहिँ मैले फेरि लगेर फर्काइदिएँ